भनौँ नै भने त किचनमा भान्साघरमा चाहिने सामानहरूको त वर्णन गरेर सकिँदैन तर सबै भएका भाँडाहरूको प्रत्येक आफ्ना आफ्ना किसिमका कामको लागि छन् र राइस कुकरमा चाहिँ हामी के अरे भात पकाउँछौँ राइस कराही पनि हुन्छ जसमा चाहिँ इलेक्ट्रीबाट सब्जी पकाउनसक्छौँ अनि काँसका भाँडाहरू जसलाई चाहिँ हामीले अब पूजाहरूमा चलाउँछौँ ताईहरू भयो जसको लागि रोटी हामी रोटीहरू पोल्छौँ ताईमा मक्टुहरू हुन्छ जसमा चाहिँ हामीले चाइनिज डिस मोमोहरू बनाएर खानसक्छौँ स्टिमहरू गरेर कितली भयो जसमा चाहिँ हामी पानीहरू उमाल्नसक्छौँ अब थाल भयो जसमा चाहिँ हामी खाना पस्केर खानसक्छौँ यस्तै बटुकाहरू भयो जसमा सब्जीहरू हाल्नसक्छौँ डेक्ची डेक्चीमा पनि हामी खानाहरू पकाउनसक्छौँ जसको चाहिँ जसको चाहिँ घरमा राइस कुकर कुकर प्रेसर कुकरहरू हुँदैन उसले डेक्चीमा खाना पकाउँछ अनि कु घैलाहरू हुन्छ त तामाको घैला पनि हुन्छ सिल्भरको घैला पनि हुन्छ जसमा चाहिँ हामी पानी थाप्न प्रयोग गर्छौँ बाल्टीहरू भयो या बकेटहरू भयो सानसानो चिजहरू सबै हामीले एक एकवटा काममा इस्तेमाल गर्छौँ कसैमा आँटा राख्ने कसैमा दाल कसैमा चिनी कसैमा नुन यसरी प्रत्येक चिजहरू बट्टादेखि लिएर हरेक चिज नै किचनमा काम लाग्छ एउटा सानो झुम्रो थाङ्ना भन्दा नि सानो टुक्रा पनि किचनमा काम लाग्छ ती सबै हामी किचनमा सम्हालेर हामी कामहरू गर्छौँ किचनमा अनि